ए हजुर हो त ए हजुर ए हजुर हजुर ए हजुर हजुर भन्नुहोस् न तपाईँलाई के के चाहिन्छ ए हजुर हजुर ए हुन्छ हुन्छ हाम्रोमा छ छनु त तपाईँलाई कति जस्तो चाहिएको थियो हजुर हजुर ए हुन्छ हुन्छ ए हाम्रोमा त फ्रेस नै हुन्छ त्यस्तो केही कम्प्लेन त छैन अहिलेसम्म हजुर हजुर हाम्रोमा सबै छ तपाईँलाई के के चाहिन्छ भन्नुहोस् न ए सबै हजुर हजुर हजुर सबै छ हाम्रोमा अरू ग्रिन भेजिटेबल्सहरू पनि सबै पाउनुहुन्छ यहाँ हजुर हजुर तपाईँ आउनुहोस् न एकपल्ट दोकान हेरेर हेर्नुहोस त्यहाँदेखि तपाईँलाई के के राम्रो लाग्छ तपाईँ लाँदा पनि हुन्छ लिस्ट पठाउँदा पनि हुन्छ मलाई हुन्छ हुन्छ लिस्ट पठाइदिइराख्नु भने चाहिँ सजिलो हुन्छ हामी रेडी बनाइदिई राख्छु नि हजुर खुल्लै हुन्छ त हुन्छ पठाइदिनुहोस कि म रेडी गरिदिई राखिदिन्छु त्यो फ्रुट्स भेजिटेबलहरू सबै तबै आएर चेक गरेर चाहिँ लानुहोस् न हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू